नमस्ते को बोल्नुभयो होला ए हजर हजर ए तपाईँ आउनुहुँदैछ घुम्न लागि ए यता जलपाइ हजुर जलपाइगुडी यता जलपाइगुडीतिरै घुम्नुहुन्छ होला नि त तपाईँको घुम्नुहुँदा त हजुर हजुर ए जलपाइगुडीमा त धेरै ठाउँहरू छ नि जस्तै अब तपाईँलाई अब तपाईँलाई म अप्सन भनिदिन्छु नि त तपाईँ कहाँ कहाँ घुम्न चहानुहुन्छ जस्तै यहाँनिर अब जल्दापाडा जल्दापाडा तपाईँको फरेस्ट छ त्यसरी नै तपाईँको उल्टा घर छ तपाईँको अहिले एकदमै फेमस भइरहेको ठाउँ होइन त्यसरी नै हेर्नुहुन्छ भने तपाईँको जयगाउँतिर जानु सक्नुहुन्छ जयगाउँ त्यहाँ तपाईँ त्यहाँबाट तपाईँ फुन्सिलिङ पस्न सक्नुहुन्छ त्यसरी नै यता कुचबिहारमा जानुभयो भने राजबाडीहरू छ तपाईँ कहाँ जानु चहानुहुन्छ यतिमा तपाईँलाई अहिलेको

ए हजुर हजुर अँ अँ तपाईँ अब कुन ठाउँ जानु चहानुहुन्छ मैले भनिदिएको चारवटै ठाउँ जानु चहानुहुन्छ भने पनि सक्नुहुन्छ तर दुई दिन तपाईँलाई दुई दिन चाहिँ समय लाग्छ तपाईँ एउटा प्याकेज बनाएर आउनु सक्नुहुन्छ अब तपाईँ तपाईँको इच्छा अनुसार हजर हजर ए उल्टा घर जाने हो त्यसो भए उल्टा घर जानु आउनु हुन्छ भने तपाईँ अब आफ्नै गाडी गरेर आउनु जस्तै चाल्सासम्म आउनुभयो भने त्यहाँदेखिन् म चाल्साबाट म एउटा गाडी गरिदिन्छु नि त अन्त तपाईँलाई हजुर हजुर ए हजुर हजुर अँ अझै तपाईँलाई मैले एउटा ठाउँ पनि मैले अझै भन्न बिर्सिएछु गजलडुब्बा पनि एकदमै यहाँको एउटा चर्चित अब यताको हजुर तर अब तपाईँको तअहिले डेस्टिनेसन नै सायद अब उल्टा घर नै होला है हजुर हजुर हुन्छ हुन्छ समय पायो भने अरू अरू पनि जानुहुन्छ ठिकै छ उल्टा घरको लागि हो भने तपाईँ बिहान एउटा गाडी गरेर एउटा कुनै एउटा प्राइभेट बसतिर आउनुहोस् त्यहाँदेखिन् उता तपाईँ अब या त तपाईँ सिलगढीबाटै आउनुहुन्छ भने एउटा प्याकेज म भनि ए गरिदिन्छु नि त तपाईँ अब कतिजना परिवार हो ए पाँचजनाको परिवार भने एउटा सानो गाडी गर्दा भइहाल्ने रहेछ त्यसो भए त्यसो भए त्यहाँबाट तपाईँको उल्टा घर मात्रै हो भने चाहिँ तपाईँ आउन जानु तपाईँको बसमा त्यहाँनिर गर्दाखेरि यताउति गरेर त्यस्तै सोच्नुहोस् न एप्रोक्सली पाँच से सात हजार पर्छ हुन्छ हुन्छ कहिले आजै आउनुहुन्छ या भोलि अब कहिले तपाईँको ए हुन्छ हुन्छ हुन्छ त्यसो भए आउँदा मलाई कल गर्नुहोस् न त हुन्छ ल हुन्छ धन्यवाद